तपाईँकोबाट लिएको चार्जर एकदमै राम्रो रहेछ छिट्टो चार्ज पनि हुने नतातिकन राम्रोसँग अनि ला रा लामो बेरसम्म चल्ने नबिग्रिने रहेछ अनि केवलहरू पनि लामो मजाले अलिक टाढैबाट भेट्ने टाढोसम्म राख्नु हुने त्यसैले त्यस्तो सामान आयो भने चाहिँ मलाई अझै राखिदिनुहोस् मेरो साथिहरूले पनि मन पराइरहेको छ